हजुर म भर्खरै यहाँनिर दार्जिलिङ हिल्समा आएको अनि मलाई चाहिँ एउटा नेपालबाटएको म अनि यताको ट्रेडिसनल ड्रेस पुरा मलाई किन्नु इच्छा छ त्यही भएर कस्तो कस्तो ड्रेसहरू छ होला यता ट्रेडिसनेल एटायरहरू हजुर रेन्टको लागि त अलिक ठिकै नै छ होला प्राइसहरू उयो किन्नुको लागि चाहिँ कति लाग्छ किन्नुको लागि चाहिँ कति कति छ होला ए हजुर मलाई कुन चाहिँ ड्रेस चाहिँ तपाईँलाई बेस्ट लाग्छ लाइक सजेस्ट अब मलाई त त्यस्तो आइडिया छैन अलिकति सजेस्ट गरिदिनु भएको भए राम्रो हुन्थ्यो अँ हजुर हजुर म त हुन त छेत्री हो हुन त अब हजुर छेत्री हो हुन त म अब उनीहरूको अब छेत्रीहरूको लागि के चाहिँ अभाइलेबल छ होला हजुर चाहिएको तर मलाई एउटा के भन्छ ट्रेडिसनल अब पार्टीहरूको लागि थियो हजुर कति जस्तो लाग्छ होला प्राइस हजुर त्यो ड्रेस चाहिँ कस्तो खालको हुन्छ खालि साडी र चोलो मात्रै हो कि आइ मिन लाइक मोडिफाइड भर्जनहरू आजकल त पुरै त्यस्तोहरू ट्रेन्डिङ हुन्छ त्यही भएर ए हजुर त्यो लेहङ्गा टाइपको ड्रेस कुन चाहिँ उसको होला ए हजुर अँ त्यसो भए म तपाईँको दोकानमा आउँछु कि तपाईँको एड्रेस भनिदिनुहोस् न ए हुन्छ थ्याङ्क यू